भाइ तिमीले मलाई यहाँ गाडीमा पुऱ्याइदियौ यहाँसम्म होइन त्यसको लागि धेरै धेरै धन्यवाद तिमीलाई अनि मेरोमा त अहिले क्यास त छैन भाइ अनि मेरोमा त अहिले त खालि गुगल पे अथवा पेटिएम चलाउँछु म अनि क्यास नभएको कारणले के तिमी अहिले युपिआई अथवा पेटिएम चलाउँछौ भाइ यदि चलाउँछौ भने मलाई तिम्रो यो पेटिएमको लिङ्क अथवा तिम्रो स्क्यानर पठाउ त म त्यस मार्फत तिमीलाई म पैसा आफ्नो ट्रान्सफर गरिदिन्छु